र विशेष हाम्रो कालिम्पोङ जिल्लामा रहेका मानिसहरूले अब जति पनि छन् र विशेष पछ्याउनु पर्ने विषयमा चाहिँ पेसागत रूपमा अब विशेष पढेको भाइहरूले गभर्मेन्ट जब भनेको जस्तो पाउँदैन र अब विशेष यहाँका भाइहरूले अब एउटा जहाँ जहाँ अब फौजीको एउटा अब भर्ना खोलिएको हुन्छ त्यो चिजहरूलाई एउटा अब पछ्याउनु पऱ्यो कतिवटा अब पोस्टहरू अब हुन्छ जस्तो वन विभागमा भयो यता पुलिसतिर भयो अब कतिवटा डिपार्टमेन्टतिर अब यसो हेरेर अहिलेको समयमा होइन नेटतिर सबै छोडेको हुन्छ र व्यावसायिक रूपमा अब उहाँहरूले आफूलाई अब एउटा सक्षम बनाउनको निम्ति त्यो चिजहरूलाई एउटा पछ्याउनु पऱ्यो र विशेष गरेर त्यति मात्रै नभएर अब कतिवटा कुरोमा आय स्रोतको निम्ति हाम्रो कालिम्पोङ जिल्लामा धेरैवटा ठाउँहरूमा अब यो टुरिज्महरू पनि धेरै अबो राम्रो एरियाहरू छ जस्तो लाभा लोलेहरू भयो कतिवटा ठाउँहरू छ हाम्रो कालिम्पोङ जिल्लामा र त्यो चिजहरूमा अलिकति होमस्टेहरू राम्रोसँगले अब बनाएर लाने अहिले टुरिज्ममा धेरै नै अब अगाडि बढेर जाँदैछ सरकारले पनि यो टुरिज्म क्षेत्रमा अब धेरै नै अब रुपियाँ पैसाहरू खर्च गर्दैछ र यो चिजहरूमा पनि अब अगाडि बढाएर लाने व्यवसाय धेरै राम्रो भएर जान्छ र कतिवटा अब

आफ्नो के हरे केरियर बनाएर लानुको निम्ति अब नोकरीपट्टि अब कोसिस गर्नुपऱ्यो कसैले अब यो आएर अब के हरे टुरिज्म क्षेत्रमा राम्रो चल्ने एरियामा त्यसरी अब टुरिज्म चलाएर आफ्नो एउटा व्यवसाय अगाडि बढाएर लाने गर्नुपऱ्यो अब कतिले अब इच्छा हुन्छ कतिले अब बाख्रा पालनहरूप्रति ध्यान दिनुपऱ्यो कतिले सुँगुर पालन कतिले अब पोल्ट्री फार्म त्यस्तोहरू गरेर अनि कतिले अब यो कालिम्पोङमा विशेष अब कालिम्पोङ हाम्रो जिल्लामा एउटा फुलको पनि धेरै अब एउटा खेतीको होइन फुल खेतीको पनि एउटा एउटा धेरै अबो उयो राम्रो भएर गएको छ विभिन्न प्रकारको फुलको एउटा बगैँचा लगाएर त्यसलाई अब फाल्टो जग्गातिर अब सप्लाई गर्ने त्यस्तो खालको एउटा व्यवसायमा अब लाग्नु जरुरी छ र विशेष साग सब्जी खेतीपातीमा पनि अब साग सब्जीमा पनि अब हाम्रो कालिम्पोङ जिल्लामा धेरै राम्रो उयो हुन्छ अब यहाँनिरको सब्जीहरू होइन विशेष सब्जीहरूमा अर्ग्यानिक सब्जीहरूको डिमान्ड अहिलेको उइसमा बेसी छ होइन त्यसरी अब हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ त्यस्तोका एउटा व्यवसायमा लाग्यो भनेदेखिको राम्रो हुन्छ र करियर त्यसै अब जस्तो प्रकारले आफ्नो आफ्नो करियर कसरी बसाउनुपर्छ भने कतिले अब अब एउटा आर्मीमा ट्राई गर्नुपऱ्यो कतिले पुलिसमा ट्राई आफ्नो क्षमताअनुसारले आफ्नो योग्यअनुसारले योग्यताअनुसारले अब गर्नपऱ्यो आज पढेर मो खेलकुदमा राम्रो छु जो मो चाहिँ अब राम्रो आर्मीमा जाने योग्यको छु भने म लागेकै हुन्छु तर म पढेको त छु तर अब आर्मीमा जाने योग्यको छुइनँ म कतिवटा कुरोमा म फेल छु भने मैले अब त्यसलाई अब कसरी हुन्छ अब के हरे आफ्नो अब करियर राम्रो बनाउनुको निम्ति अब मैले कि टुरिज्मपट्टि लाग्नुपऱ्यो कि खेतीपाती अब पट्टि लाग्नुपऱ्यो कि कुनै पनि एउटा द दुधको एउटा बिजिनेसहरू भयो होइन गाई पालन गरेर दुधको एउटा व्यापार गर्नुपट्टि फुलको एउटा व्यापार गर्नुपट्टि त्यस्तोपट्टि एउटा लाग्नुपऱ्यो नि अनि आर्थिक अब योगदान अब चाहिँ यसरी बनेर जान्छ अब जस्तो प्रकारले सिजनअनुसारको खेती गऱ्यो भने सिजनअनुसारको अब खेती गरेर अब त्यसको पहिली अब मार्केटिङ एउटा मिलाएर होइन खेती अब गरेर मैले उब्जाको खेतीलाई चाहिँ मैले कहाँनिर लगेर अब सेल गर्नु सकूँ त्यसरी पहिली एउटा मार्केटिङको एउटा व्यवस्था गरेर गर्नुपऱ्यो टुरिज्ममा त अब तपाईँको के हुन्छ भने मैले एउटा घर बनाएर टरिज्म सुरु गरेँ त्यसको एडभर्टाइजमेन्ट आफूले गर्नु सक्नुपऱ्यो त्यसरी नै अब टुरिस्टहरू आउँछ बनाएर मात्रै पनि अब त्यसको एडभर्टाइज भएन भने टुरिस्ट आउँदैन होइन कालिम्पोङ जिल्लामा चाहिँ मेरो आफ्नो सोचमा चाहिँ पढेको भाइ बहिनीहरू र खेलकुदमा सक्षम भाइ बहिनीहरूले अब आ कसैले आर्मीमा ट्राई गर्नुपऱ्यो कसैले पुलिममा कसैले अरू अरू डिपार्टमेन्टतिर हेर्दै गर्नुपऱ्यो कतिले फुल खेतीमा अब ध्यान दिनुपऱ्यो कतिले अब सब्जी खेतीमा कतिले टुरिज्ममा कतिले सु सुँगुर पालन कतिले बाख्रा पालन कसैले पोल्ट्री फार्म यसरी नै हाम्रो कालिम्पोङ जिल्ला चाहिँ जिल्लामा आफ्नो आफ्नो तरिकाले यसरी गऱ्यो भने कालिम्पोङ जिल्ला त्यसै राम्रो भएर जान्छ जस्तो चाहिँ मलाई लाग्छ